म हाम्रो गाउँमा साथीलाई कुकुरले टोक्यो भने म यहाँ नजिकको हेल्थ सेन्टरमा कल गरेर लगेर जान्छु अनि डक्टरसँग कन्सल्ट गरेर के कसो गर्नुपर्ने हो अनि त्यही डाक्टरको सल्लाह अनुसार त्यही फलो गरेर त्यहाँ अब रेबिस को सुईहरू हालेर ट्रिटमेन्टहरू गरेर फेरी घर लिएर दबाईहरू दिएर म राख्ने गर्छु